मैले पहिला चाहिँ नृत्य के के भाग लिनु भनेर डान्समा लिएको थिएँ म त्यतिबेला डान्स कम्पिटिसन उयो थियो कम्पिटिसन थियो हाम्रो लाइफमा होइन मेरो पहिला पढ्ने स्कुलमा अन्त त्यतिबेला चाहिँ म चाहिँ त्यतिबेला डान्समा चाहिँ नृत्यहरू चाहिँ त्यतिबेला म फर्स्ट डे पहिलो उयो प्राइस थापेको थिएँ मैले है मैले तिमीलाई त्यो भागले एकदमै मज्जा लाग्यो होइन मैले किनकि अब दिनरात मैले प्र्याक्टिस गरेको थियो त्यो त्यो नृत्यको लागि म फर्स्ट ए म फर्स्ट भयो मलाई एकदमै खुसी लाग्यो हुन्छ नि अब पहिलोपल्ट मेरो अब जिन्दगीमा कुनै चिजतिर मैले त्यस्तो मिठो अनि म पहिलो पहिलो फर्स्ट उयेसमा आएँ होइन एकदमै खुसी लाग्यो मलाई अब हामी तिस चालिस पचास साठीजना थियो होइन हरेक स्कुल धेरै स्कुलकोहरू थियो ती सबै स्कुलबाट चाहिँ मैले जितेर चाहिँ म अगाडि अगाडि स्टेजमा आएर अब त्यो प्राइस थाप्छु मलाई एकदमै खुसी लागेको थियो